हेलो सुधाङ्सु थापाज्यूसँग बात भएको हो मेरो म त यता दार्जिलिङ प्रेसगिल्डबाट कल गरेको हो अहिले भर्खरै एउटा जनसभा भएको थिएछ तपाईँको घरकै नजिकै चौरस्ताकै छेउमा त्यति बेला त अब डर लाग्दो घटनाहरू भएछ गाडीहरू फुटाइदिएछ अब भन्नै पर्दा तपाईँकै घरको गाडीहरू तोड फोड गरिदिएछ के तपाईँ यसलाई के भन्न चाहनु हुन्छ तपाईँ त्यहाँकै अब बासिन्दा रहेछ एता दार्जिलिङ प्रेस गिल्ड मिडियाबाट हजुर हो त हजुर

हजुर हजुर हजुर हजुर तपाईँलाई एउटा अझै एउटा प्रश्न सोध्न छ सानो नै सोध्न सक्नु हुन्छ जनसभा चाहिँ कति बजीदेखिको स्टार्ट भएको थियो खासमा चाहिँ

हजुर हजुर हजुर हजुर यो जनताहरू त अब अर्कै अर्कै पार्टीको त होला होइन अर्कै पार्टी हाम्रो पार्टी भयो विभिन्न पार्टीहरू छ यता हाम्रै अब क्रामाकपा होइन त्यसमा चाहिँ अब तपाईँले के भन्नु हुन्छ

हजुर हजुर हुन्छ धन्यवाद हजुर हजुर धन्यवाद तपाईँलाई हुन्छ हुन्छ धन्यवाद तपाईँलाई दार्जिलिङ प्रेसगिल्डको तर्फबाट हुन्छ